हेलो हेलो हजुर नमस्ते

हजुर हजुर ए हजुर हजुर हजुर तपाईँले अनलाइन सर्च गर्नुभयो होला नि त नि मेरो तपाईँहरू कतिजना आउने आउनुहुन्छ ए सातजना फ्यामिली भनेपछि चाहिँ तपाईँहरू साइड सिन गरेर बस्ने हल्ट कति दिनको हल्टको लागि आउनुहुने हो चार पाँच दिनको लागि नि भनेपछि तपाईँहरू कालिम्पोङ कुन कुन ठाउँ कभर गर्नुहुन्छ है तपाईँहरू अब जस्तो भयो कालिम्पोङको म तपाईँलाई अब होटल त तपाईँहरूलाई भनेपछि सातजना भनेपछि त दुईवटा दुई कति हस्बेन्ड वाइफ को को हुनुहुन्छ ए ए त्यहाँदेखिको पो ए भनेपछि सासु ससुरालाई अलगै रुम गरेर हस्बेन्ड वाइफ नानीहरूलाई गर्दाखेरि हजुर दुईवटा रुम चाहिँ तपाईँहरूले बुक गर्नुपर्यो है दुईवटा रुम चाहिँ बुक गर्नुपर्ने रहेछ तपाईँको म मिलाइदिन्छु नि दुईवटा रुम कस्तो अब तपाईँलाई डबल बेडै चाहिने रहेछ है नानीहरूसँग हस्बेन्ड वाइफ भनेपछि त अनि दुईवटा दुईवटा रुम लिनुहोस् एटेच्ड टोइलेट बाथरूम छँदैछ है अनि तपाईँको पर डे चाहिँ तपाईँको थ्री हन्ड्रेड पर्छ हो एउटा रुमको चाहिँ हो अन्त तपाईँको हजुर हजुर खानाहरू हरू गर्नुभयो भने खानाहरू पनि छ लजिङ फुडिङ गर्दाखेरि तपाईँको खाना कुन हिसाबले लिनुहुन्छ बिहान ब्रेकफास्ट लन्च डिनर गर्दाखेरि तपाईँको अँ सबै सातैजनाको गर्दाखेरि चाहिँ तपाईँको अब पर्छ है म मिलाइदिन्छु नि तपाईँहरू आउनुहोस् न कि अनि अलिकति लग्जरियस रुम गर्नुभयो भने रुमको वान नाइटको फाइभ हन्ड्रेड पर्छ अलिकति राम्रो रुमको चाहिँ

हजुर खाना अलिकति भेज ननभेज त भइहाल्छ अब आउनुभयो पछि रेट त मिलाई दिइहाल्छौँ हामी कि अनि पानी पानी चाहिँ अलिकति अब कालिम्पोङ त्यही हो पानीको लागि अलिकति दुखै भएको ठाउँ हो है तपाईँहरू अब कतिको पानी चलाउनु हुन्छ हुन त तपाईँहरू घुम्नु आउनुभएको बिहान बेलुका चाहिँ अब होटल बस्नुहुन्छ अब तपाईँहरूको साइड सिन हजुर साइड सिनको लागि तपाईँहरूलाई उयोहरू चाहियो भने पनि के अरे यो गाडीहरू चाहियो भने हाम्रो होटलबाट हामी बुक गरिदिन्छौँ है र तपाईँहरू अब तिन चार दिन भनेपछि कफेरहरू पनि जानुहुन्छ होला लाभा कफेर डेलोहरू है हजुर ए कफेरहरू हजुर हजुर हजुर हजुर तपाईँले जे अर्डर गर्नुह्न्छ नेपाली खानामा मेनुमा तपाईँहरूलाई देखाइदिन्छौँ आउनुभयोपछि है अन्त त्यो मेनुअनुसार तपाईँहरूले नेपाली खाना अर्डर गर्नु सक्नुहुन्छ लिनु सक्नुहुन्छ है अनि तपाईँहरू कफेरहरू हजुर नेपाली खानामा अब तपाईँ कतिले गुन्द्रुक मन पराउँछ है कतिले मन पराउँदैन गुन्द्रुकहरू भयो हाम्रै यहाँकै सब्जीहरू भयो अचार धुलोअचारहरू भयो है अँ यहाँकै लोकल अर्ग्यानिक सब्जीहरू भयो योहरू छ अहिले ननभेजमा त अब त्यो माछा मासु चिकन मिट के लिनुहुन्छ तपाईँहरू त्योअनुसार अर्डर गर्नु सक्नुहुन्छ अँ तपाईँहरू अब कफेर लाभाहरू जानुभयो भने एकै दिनमा भ्याउनु हुन्छ तपाईँहरू त्यो साइड सिनहरू एक दिन गर्नुभयो भने एक दिन डेलो जानुभयो भने एक दिन यहाँ क्याक्टसको उयोहरू छ है एक दिन पन्बु पन्बु पन्बु डाँडाहरू जानुभयो भने हुन्छ त्यही हिसाबले तपाईँहरूलाई हामी यहाँनिर अँ आउनुहोस् न तपाईँहरू फ्यामिलीहरू हामी तपाईँहरूलाई अब साइड सिनको लागि ठाउँहरू प्लेसहरू देखाइदिन्छौँ है त्यही हिसाबले हुन्छ हुन्छ ए भोलि अँ हुन्छ हुन्छ हुन्छ भोलि हुन्छ हुन्छ हुन्छ